म चाहिँ अब एउटा क्रिस्टियन केटी हुँ है र मलाई प्रायः म क्रिस्टियन हो भन्दैमा मलाई मेरै धर्म मात्रै मनपर्छ क्रिस्टियनिटी भनेको पनि होइन होइन मलाई सबै धर्महरू मनपर्छ म सबै धर्मलाई रेस्पेक्ट पनि गर्छु है जस्तै कि अब बुद्धिस्ट भयो मलाई बुद्धिस्ट रिलिजियन पनि एकदमै मनपर्छ किनकि मैले त पढेको पनि छु नि त बुद्धिस्टको बारेमा गौतम बुद्धको बारेमा उहाँको त सबै मैले लाइफ हिस्ट्री पढेको त्यही कारण मलाई म मान्छु क्या एकदमै रेसपेक्ट गर्छु म बुद्धिज्मलाई पनि त्यस्तै भयो अब हिन्दूको हिन्दूको पनि मलाई मनपर्छ है धर्म हिन्दू धर्म पनि किनकि अब हिन्दूको पनि धेरैवटा अब चाडहरू मनाइने गर्छ होइन अब त्यही कारण अब जस्तो कि हिन्दूको जुन चाहिँ त्यो दसैँहरू भयो तिहारहरू त्यो सबै त अब हामी मनाउने पनि गर्छु है दसैँमा टिकाहरू लाउनुदेखि लिएर भयो तिहारमा भैलेनीहरू खेल्नुहरू धेरैपल्ट गएको पनि छु र मलाई एकदमै मनपर्छ त्यो सबै इन्जोय गर्नु है साथीभाइहरूसँग र अब मलाई चाहिँ के लाग्छ भने मान्छे चाहिँ धर्मले चाहिँ छुट्याउनु चाहिँ होइन है किनकि सबै धर्महरूलाई हामीले इज्जत गर्नुपर्छ होइन किनकि सबै भन भनिने गर्छ कि ईश्वर चाहिँ एउटै अनि धर्म मात्रै फाल्टो भनेर होइन त्यही कारण मलाई सबै धर्महरू मनपर्छ र सबै धर्मको आफ्नो आफ्नो एउटा रिचुवल्स हुन्छ रुल्स एन्ड रेगुलेसन्स हुन्छ है र सबै धर्मले चाहिँ अब सबै मानिसहरूलाई चैँ एउटा राम्रो कुरा नै सिकाएर चाहिँ एउटा राइट पाथ राम्रो बाटोमा नै हिँडाउँछ